मलाई सानैदेखि यो सिक्काहरू जम्मा गर्ने रहर थियो अनि धेरै मात्रामा नभए पनि मैले थोरै थोरै सिक्काहरू जम्मा गरेको छु जस्तै कि यो पाँच पैसा चारआनाहरू भयो अनि देश विदेशका ज सिक्काहरू पनि जम्मा गरेको छु अनि यसको शैक्षिक मूल्य भन्नुपर्दा चाहिँ यो समयसँगै बद्लिँदै आएको हो सिक्काहरू को बारेमा जान्न मिल्छ हामीलाई अनि अर्को भन्नु पर्दा चाहिँ यो हाम्रो देश विदेशका सिक्काहरू चिन्न मिल्छ